हेलो हेलो उम् धर्म है मेरो नाम ब्रिजेश सार्की म सामसिङ निवासी मेरो धर्म हिन्दू हो म

सामसिङमा तपाईँको हिन्दूसँग समुदाय एटी पर्सेन्ट छ ट्वेन्टी पर्सेन्ट अरू कास्ट पनि छ सामसिङमा तपाईँको पहिलो चाहिँ हिन्दू भइहाल्यो त्यस पश्चात क्रिस्चियन छन् त्यस पश्चात एक दुईवटा मुस्लिम पनि छन् अँ चार पाँच घर छन् बेसी छैनन् क्रिस्चियनहरू त निकै नै छन् र त वहाँहरूको झण्डै झण्डै दुई तिनवटा चर्च छ सामसिङमा वहाँहरूको समुदाय मोटामोटी एक सौ घरहरू छन् होला सामसिङमा मुस्लिम ए क्रिस्चियनहरू बुद्धिस्ट छ तपाईँको बुद्धिस्ट त हामी हिन्दूमै काउन्ट गर्छौँ वहाँहरूलाई र बुद्धिस्ट पनि मोटामोटी तिन दुई सौ घरजस्तो छन् सामसिङमा सामसिङमा प्रायः सबै मिलेरै धर्मवालम्बीहरू सबै मिलेरै बस्ने गर्छन् यहाँ चाहिँ आफ्नो आफ्नो धर्म सबैले मानिराखेका छन् र आफ्नो आफ्नो धर्मलाई सबैले नै सबैको धर्मलाई एउटा चाँडपर्वको रूपमा जब जब पनि समय पाउँछ वहाँहरूले आफ्नो आफ्नो जतिसक्दो बेस्ट दिनुहुन्छ सबैको धर्मलाई मान्यता दिनुहुन्छ सबैको धर्मलाई इज्जत सम्मान दिनुहुन्छ अन् अब हिन्दूहरूले यस्तै कारणले दुर्गा पूजा भयो है विभिन्न प्रकारको पूजाहरू अब आयोजनाहरू गर्छन् त्यसरी नै बुद्धिस्टहरूले वहाँहरूको आफ्नो जस्तै के अरे बुद्ध पुर्णिमा भयो अनि अरू अरू विभिन्न प्रकारको बुद्धिस्ट धर्महरूको उयोहरू गर्नु हुन्छ त्यसरी नै